हर मानिस जहिले पनि गाउँ समाज र आफ्नो साखा सन्तानसँग सधैँ मेलजोल र मित्रता भएर बस्न चाहन्छ मा किनभने मानिसको स्वभाव नै विवेकशील प्राणी भएर त्यो स्वभावमा जडित हुनपर्यो र आफ्नो साखा सन्तानसँग जोडिन एकदम जरुरी छ किनभने साखा सन्तान मरौपरौमा सधैँ काममा आउने गर्छन् र आज पनि हामी मान्छे भएर बितेको दिनको कहाँ कहाँ के के भयो कसो भयो हाम्रा पिता पुर्खाहरू कसरी जिए जिए कसरी मरेर गए उहाँहरूको सत्कर्महरू कसरी चाहिँ कार्य सम्पन्न भयो यो सबै कुराहरूको सम्झना गरेर हामीले मानवताको साखा सन्तानको नाताको आधारमा सधैँ हामी जोडिनको लागि चाहिँ सम्झना मात्र होइन कार्य सिद्धि पनि गर्न एकदम जरुरी छ धन्यवाद